हेलो हजुर हजुर यस यस हजुर ए हजुर हजुर हुन्छ ठिकै छ कति लाग्छ होला चार्जेस चाहिँ एक्सट्रा चा चार्जेस चाहिँ

त्यो चाहिँ दिनु पर्यो है त्यो चाहिँ ए हुन्छ ठिकै छ सिक्किम चाहिँ अब् सिजन हुन्छ पार्टी उयो प्रोग्राम हुन्छ गाउँमा हजुर हजुर भएको छ हजुर हुन्छ हुन्छ अब फिफ्टिन र सिक्सटिन पन्ध्र र सोह्रमा चाहिँ बेसी दिनु पर्यो पन्ध्र र सोह्रमा चाहिँ

हुन्छ हुन्छ हुन्छ मतलब छुट्टी नै पन्ध्र र सोह्र तारिक चाहिँ बेसी दिनु पर्यो हुन्छ हुन्छ पन्ध्र र सोह्र मात्र है परे न पन्ध्र र सोह्र मात्र हो कार्यक्रम पनि हुन्छ हुन्छ